म पहिला सानोमा चाहिँ जुनियर उयो पढदा चाहिँ म बेथलेहेम एकाडमीमा पढ्थे नर्सरीदेखिको एड्मिसन भएको नर्सरीदेखिको चाहिँ म के भन्छ क्लास सेभेनसम्म पढेँ होइन त्यहाँ त्यहाँको टिचरहरू सबैजना राम्रै थियो एकदम कन्टिन्यू आउँथ्यो पढाउँथ्यो पनि मज्जाले त्यहाँ पनि मैले राम्रो पढेँ अन्त साथीहरू पनि थियो मज्जा मज्जाको होइन त्यहाँ पछि मैले अचानक लकडाउन भयो त्यहाँ पछि म चाहिँ सरेँ स्कुल सरेँ होइन हायर सेकेन्डेरी स्कुलमा गएँ अन्त त्यो स्कुलको नाम चाहिँ थियो एसयुएमआई थियो स्कटिस मिस मिसन इन्स्टिट्युसन थियो अन्त त्यसमा गएर मैले प पढेँ होइन त्यहाँ पछि उताको साथीहरूलाई पनि छोडनु पऱ्यो अन्त यसो याद त आउँछ साथीहरूको तर पनि अब के गर्नु पढ्नुको लागि त छोडनु नै पर्थ्यो होइन अन्त मैले छोडेर चाहिँ गएँ होइन साथीहरूलाई अहिले पनि पढ्दै नै छ होइन साथीहरू चाहिँ साथीहरूलाई भेटनु सकेको छुइनँ साथीहरू अर्को अर्को जग्गा गयो म अर्को जग्गा यता हायर सेकेन्डेरी स्कुलमा आएँ होइन अब त्यहीँ मज्जा गर्दैछ होइन अन्त एस एसयुएमआईमा पनि सरहरू मज्जा मज्जाकै छ सबैजना साथी पनि मिल्ने साथीहरू छ अन्त म चाहिँ अहिले क्लास टेनमा पढ्दैछु ट्युसनहरू पनि गर्दैछु होइन अन्त यो पालि मेरो फर्स्ट टर्महरू पनि दामी भयो होइन अन्त हाम्रो सरहरू चाहिँ सप्पैजना मज्जाको हुन्थ्यो अन्त मेरो एउटा मिल्ने साथी थियो पहिला जुनियरमा होइन त्यसको नाम थियो रितेश थियो अन्त एकजना नाजिम थियो हामीले पुरा मज्जा गऱ्यो होइन त्यो स्कुलमा नर्सरीदेखिको पढ्यो होइन सँगै तर नर्सरीमा चाहिँ फर्स्ट मलाई स्कुल हाल्दा चाहिँ मलाई जानु नै मन थिएन म त एकदम रुनु रुँदै थिएँ होइन दैलोहरूमा हिकाउँदै थिएँ पढ्दिनहरू भन्दै थिएँ होइन अन्त म्यामहरूले मलाई कराउँदै थियो होइन तर पनि अब जबरजस्ती बस्नु नै पऱ्यो त्यहाँ पढ्थ्यो मज्जाले मिल्ने मिसहरू पनि थियो अलिक मज्जाले गाइड गरिदिन्थ्यो होइन अन्त साथीहरू पनि मज्जाको थियो हामी एकदम मज्जा गऱ्यो क्लास सेभेनसम्म अन्त नर्सरी एलकेजी युकेजी वन टू थ्री फोर फाइभ सिक्स सेभेन दस वर्ष त एकदम बिताएँ होइन त्यहाँ अहिले चाहिँ म क्लास एटदेखिको चाहिँ एसयुएमआई आएको थिएँ फिलहाल त म क्लास टेन पुगेँ होइन अन्त अहिले पढ्दैछु राम्रो चल्दैछ अन्त हाम्रो स्कुलमा पनि सबै सरहरूले राम्रो रेस्पोन्स दिन्छ हाम्रो मेरो साथीहरू पनि मज्जाको छ सबैजना यताउता बिग्रेकोहरू छैन मज्जाले मिल्छ होइन अन्त साथीहरू पनि त्यस्तो अन्त यसो ट्युसन पनि पढ्दैछु होइन मिगेन्द्र सरकोमा ट्युसन पढ्दै थिएँ त्यहाँ पनि मज्जा नै आउँदैछ ट्युसनतिर पनि साथीहरू छ होइन तर प्राइमेरी स्कुलको चाहिँ एउटा अर्कै फिलिङ्ग्स थियो होइन त्यसको पनि मलाई याद आउँछ होइन पुरा मज्जाले मिल्थ्यो साथीभाइहरू होइन एकदम अहिले पनि छ यो हायर सेकेन्डेरी तर भर्खर भर्खर भेटेको हो दुई वर्षहरू हुँदैछ अब त्यति त उयो छैन होइन तर पनि त्यो साथीहरूलाई अहिले पनि याद गर्छु म होइन के अब त्यस्तो त्यो साथीहरू फेरि भेटेको जस्तो पनि हुन्छ अहिले मेरोमा कन्ट्याक्ट पनि छैन त्यतिबेलासम्म फोन नै थिएन होइन मज्जाको अहिले चाहिँ मैले अस्ति एउटा साथीलाई भेटेको थिएँ अन्त त्यो साथीलाई चाहिँ नम्बर मागेको थिएँ अहिले बोल्छ अरू साथीहरूको पनि नम्बर रहेछ त्यसकोमा अन्त म त्यस त्यो उनीहरूसित बोल्दैछु होइन कस्तो छहरू डेली सोध्छ होइन डेली बोल्छ याद गर्दैछ तिनीहरूले पनि मिस गर्दैछ म पनि मिस गर्दैछु तिनीहरूलाई भेट्छु भन्दै थियो होइन अब समरको छुट्टीमा अब हेरौँ एसयुएमआईको समर त सक्यो अब तिनीहरूको स्कुलको स्टार्ट पनि भएको थिएन भन्दैछ होइन म चाहिँ स्कुल जाँदैछु अहिले कन्टिन्यू छु